हेलो मैले मेरो फोन मगाएको थिएँ अनि पैसा पनि पे गरेको थिएँ तर मेरो पैसा काट्यो तर मेरो जुन फोन छ त्यो मैले पाएको छुइनँ अनि पैसा पनि काट्यो यसमा चाहिँ तपाईँले मलाई के सहयोग गर्नु सक्नुहुन्छ